हामी आफ्नो पाहुनाहरूलाई आदर सत्कार गर्नु एकदमै राम्रो हो अब उहाँहरूको पहिला हेर्नुपर्छ उहाँहरू केमा कम्फोर्टेबल छ केमा राम्रो छ उहाँलाई भित्र्याउनुपर्छ आउनेबित्तिकै पहिला आसन ग्रहण गर्नु लगाउनुपर्छ अनि पहिला पहिला नै उहाँहरूलाई के खानुहुन्छ भन्नु पहिला चाहिँ पहिला पानीहरू दिनुपर्छ तातो चिसो पहिला सोध्नुपर्छ अनि त्यसपछि मात्रै अब उहाँहरूले अब कोही कोही त अब भेजिटेरियन पनि हुनसक्छ मासु नखाने मांसाहारी हुनुसक्छ अब हामी राम्रोसँगले व्यवहार गर्नुपर्छ उहाँहरूलाई अब उहाँहरूले अब कसरी बोल्नुहुन्छ हामी पनि एकदम आदरले गरेर बोल्नुपर्छ हजुर भनेर अब हामीभन्दा ठुलो छ भने हजुर तपाईँ भन्दै बोल्नुपर्छ अनि अब सानो छ भने पनि तिमीहरू भन्दै बोल्नुपर्छ अनि हो पनि अब आफ्नो पाहुनाहरूलाई राम्रोसँगले अब हाम्रै घरमा पनि अब ठुलो पाहुनाहरू आउनुहुन्छ अनि म पनि अब उहाँहरूलाई तपाईँहरू भनेर नै बोल्छु अनि हाम्रो घरमा पनि अब पाहुना आउनुभएको थियो अब त्यो घटनाहरू भन्छु तपाईँलाई अनि म त राम्रोसँगले बोल्छु पाहुनाहरूलाई कि हजुर आउनुहोस् न बस्नुहोस् न भनेर अनि पानी पिउनुहुन्छ भनेर सोध्नुपर्छ पानीहरू सोध्नुपर्छ अनि उहाँलाई पानीहरू दिनुपर्छ अनि तपाईँहरू के खानुहुन्छ भनेर सोध्नुपर्छ तातो चिसो चियाहरू खानुहुन्छ भने चियाहरू खानुहुन्छ भनेर सोध्नुपर्छ कसैले रङको चिया मनपराउँछ कसैले दुधको चिया मनपराउँछ अनि म त त्यसरी नै अब पाहुनाहरूलाई राम्रो गर्छु अनि अब हाम्रो पाहुनाहरूमा त प्रायः जस्तो मासु खाने नै हुन्छ अनि अब एक दुईजना हुनुहुन्छ जो चाहिँ अब भेजिटेरियन हुनुहुन्छ जो चाहिँ पनिरहरू मात्रै खानुहुन्छ अनि हामी दुईवटैलाई अलग अलग गरेर पकाउँछौँ कि उहाँहरूलाई अब खाँदाखेरि पनि अब यस्तो नहोस् कि होइन मिक्स पो होला कि अब एउटै भाँडामा पो पकाएको हो कि भन्ने चाहिँ त्यस्तो नहोस् भनेर चाहिँ हामी एकदम सफाहरूसँगले पकाउँछौँ अनि पाहुनाहरूलाई के भन्छ राम्रोसँगले खुवाउँछौँ पाहुनाहरू भनेकै त अब भगवान जस्तै हो अब उहाँहरू खुसी छ भने पो त अब अब हामी पनि उहाँहरूकोमा जाँदाखेरि उहाँले पनि हामीलाई त्यसरी नै आदर सत्कार गर्नुहुन्छ जसरी हामीले उहाँलाई गर्दैछौँ अब त्यस्तै हुन्छ के अब म पनि अब पाहुनाहरू आउँदाखेरि राम्रो गर्छु म र उनीहरूको जाँदाखेरि मलाई पनि त्यस्तै राम्रोसँगले सत्कार गर्नुहुन्छ त्यसरी सेवा गर्नुहुन्छ त्यति नै हो पाहुनाहरूको चाहिँ